हाम्रो पश्चिम बङ्गाल राज्य मा प्रमुख सांस्कृतिक कार्यक्रम र चाड पर्वहरूको कुरा गर्नुपर्दा पश्चिम बङ्गाल एउटा यस्तो राज्य हो जहाँनिर विभिन्न जनजातिका मानिसहरू बसोबासो गर्ने गर्दछन् र उनीहरू विभिन्न जनजातिको भएको कारणले गर्दा आआफ्नै थरीकाको आआफ्नै प्रकारको आफ्नो आफ्नो संस्कृतिको उनीहरूको चाड पर्वहरू हुने गर्दछ र जस्तै कि यसमा भन्नुपर्दा मुस्लिम कम्युनिटी पनि याँ बस्छन् हिन्दू कम्युनिटी पनि यहाँ बस्छन् बङ्गाली कम्युनिटी पनि यहाँ बस्छन् र बुद्धिस्ट पनि यहाँ बस्छन् क्रिस्टियन पनि यहाँ बस्छन् उनीहरूको आफ्नो आफ्नो संस्कृति परम्पराअनुसार उनीहरूको आफ्नो आफ्नो चाड पर्वहरू उनीहरू मनाइरहेको हुन्छन् मुस्लिमले ईद क्रिस्टियन उनीहरूले क्रिसमसहरू मनाइरहेका हुन्छन् बुद्ध पूर्निमा बुद्धिस्टले मनाइरहेका हुन्छन् र हामी तीमध्ये गोर्खा स नेपाली समाजबाट बिलोङ गर्छौँ अथवा हामी हामी चाहिँ नेपाली समाज भएको कारणले गर्दा हाम्रो गोर्खा कम्युनिटीभित्र हामी चाहिँ विशेष गरी माघे सङ्क्रान्तिहरू मनाउने गर्छौँ र हामी दसैँ मनाउने गर्छौँ दिपावली मनाउने गर्छौँ र धेरै रमाइलो क्षणहरू हामी बिताउँछौँ त्यतिबेला ती क्षणहरूमा दसैँमा हामी टाढा टाढामा रहेका हाम्रा दाजु भाइ अथवा हाम्रा ठुला बढा दाजु भाउजू उनीहरूसँग भेटघाट गर्ने गर्दछौँ अनि आफूभन्दा ठुलो आफूभन्दा ठुलो मानिसहरूको हातबाट हामी आशीर्वाद प्रदान गर्ने अथवा उनीहरूको हातको टिका दक्षिणा थाप्ने पाराले हामी दसैँ मनाउँछौँ कोसेली लगेर आ आफ्नो सन्तानहरू भेटन जान जाने गर्दछौँ र त्यसकै केही भनौँ भने हाम्रै हाफ मन्थतिर दिपवाली सुरु हुन्छ है र दिपवाली चाहिँ हामी नेपाली समाजले मात्रै नभएर हाम्रो बङ्गालभित्रै प्रायःले नै मनाउने गर्दछ त्यसमा चाहिँ हामी के गर्छ भन्दाखेरि आ आफ्नो घरमा लक्ष्मीहरू पूज्ने हुन त लक्ष्मी पूजा हामी मनाउँछौँ दिवाली दिपावली मुख्य गरी लक्ष्मी पूजा र लक्ष्मी पूजा हुनुभन्दा केही अघि दिन नै हाम्रो दिपावली सुरु हाम्रो दिपावली आरम्भ भइसकेको हुन्छ अथवा जस्तै कि कुकुर तिहार काग तिहार यसै गरी विभिन्न सबैलाई यसरी समेटेर हामी मनाउने गर्दछौँ र कुकुर तिहारको दिन कुकुरहरूलाई खाने कुराहरू दिने र उनीहरूलाई माला लगाइदिने र उनीहरूको पूजा गर्ने र काग तिहारमा त्यसै गरी कागलाई पनि खानाहरू दिने हामी कामहरू गर्दछौँ र यसरी नै हाम्रो दिवालीमा बिचमा हाम्रो गाई तिहार हुने गर्दछ गाई तिहारको दिन तपाईँको साँझमा मनाइने गर्दछ लक्ष्मी पूजालाई पुज्ने काम र साथै हाम्रा लक्ष्मी माता झैँ मानेर हामीले हाम्रो गाईहरूलाई पूजा गर्ने गोठमा गई उनीहरूलाई खाना दिने पूजा गर्ने काम गर्दछौँ र त्यसकै साँझमा लक्ष्मी पूजाकै साँझमा हाम्रा चेलीबेटीहरू अथवा हाम्रा समाजका बहिनी दिदीहरू उहाहरू घर घरमा गएर उनीहरू भैलेनी खेल्ने कार्यहरू गर्दछन् उनीहरू घर मर घर घरमा जाँदै राम्रा राम्रा आशिषहरू घर घरहरूलाई दिने गर्दछन् रमाइलो क्षणहरू उनीहरूले बिताउने छन् र घरबाट पनि उनीहरूलाई आइदिएकोमा दक्षिणाहरू दिने गर्दछन् र त्यसै भोलिपल्ट लक्ष्मी पूजाको भोलिपल्टको कुरा गर्नु पर्दाखेरि हाम्रा नेपाली समाजका दाजु भाइ हरू मिलेर सबैजना एकजुट भएर उनीहरू गिटार झ्याम्टा झ्याली मादल बोकी रमाइलो अथवा देउसी खेल्नपट्टि लाग्छन् उनीहरू पनि त्यसै गरी दिनमा धेरै अन्य अन्य ठाँउतिर गएर धेरै रमाइलो गर्छन् देउसीहरू खेलेर देउसी मात्र साथ साथमा नभएर उनीहरूले वहाँ घर घरमा आशिष प्रदान गर्छन् र घरहर घरहरूले उहाँहरूलाई पनि धेरै राम्रो राम्रो अथवा हाम्रो नेपाली संस्कृति अन्तर्गत पर्ने हाम्रा नेपालीहरूको परम्पराअनुसार हामीले चलाउँदै आएको पहिल्यैदेखिको हाम्रो पुर्खाहरूले खाँदै आएको कुराहरूलाई हामी त्यो दिन बनाउने गर्दछौँ र सबैमा पाडने कार्यहरू पनि हामी गर्दछौँ र त्यसकै सबै सकेपश्चात हाम्रो अन्तिममा भाइटिका भन्ने एउटा चलन छ अथवा त्यो पनि तिहार पर्वमै आउने हुनाले गर्दा सबै सकेपछि अन्तिममा हाम्रो भाइटिका मनाउने कार्यहरू गर्छौँ त्यस्मा के हुन्छ भनेदेखिलाई दिवाली र दसैँ आउनुभन्दा धेरै अगाडि सायद मलाई लाग्छ अगस्ट महिनातिरै रक्षा बन्दन लगाउने कार्यहरू गरेको हुन्छ आफ्नो दिदी बहिनीहरूले आफ्नो दाजु भाइहरूलाई यसरी रक्षाको एउटा बन्धन अथवा गाँठो बाँध्ने गर्दछन् र त्यसकै शिर उठाइदिन हेतु हाम्रा समाजका अथवा हाम्रा दिदी बहिनीहरूलाई चाहिँ अथवा आफ्नो माइतीहरूले चेलीहरूलाई आफ्नु शिर उठाइदिँदै साथै उहाँहरूलाई उहाँहरूको आशीर्वाद थाप्न हेतु उहाँको घरतिर जान्छन् उहाँ उहाँहरूले पहिला राखी लाइदिएको हुन्छन् र त्यसकै शिर उठाइदिन अथवा प्रेम ती चेलीहरूले आफ्नो माइतीहरूलाई आफ्नो घरमा निम्ताएका हुन्छन् र त्यसै खुसियाली त्यसै बिच खुसियाली मनाइरहेको समय आफ्नो भाइ आफ्नो दाजुहरूलाई ना धेरै किसिमका मिठा मिठा फलफुल अथवा खाना भोजन पनि उनीहरूले दिने गर्दछन् र आफ्नो माइतीहरूले आफ्नो चेलीकोबाट आशीर्वाद प्रदान गर्ने साथै त्यसरी नै दाजु भाइहरूकोबाट पनि चेलीहरूले आशीर्वाद प्रदान गर्ने सदैव यसरी नै दाजुको दिदीले रक्षा गर्ने भाइको बहिनीले रक्षा गर्ने यसरी नै परम्परा चल्दै आएको हाम्रो नेपाली समाजभित्र पनि पर्दछ भन्ने चाहिँ भन्न चाहन्छु